धेरै दिनको लागि बाहिर जानुपर्दा मैले मेरो छेउछाउको मान मान्छेहरूलाई अलिकति हेरिदिनु भनेर राम्ररी स्याहारसुसार गरिदिनु भनेर अलिक दिनको लागि भए पनि म भनेर जाने गर्छु उनीहरूलाई सबै कुरा सम्झाएर देखाएर यसो गरिदिनु त्यसो गरिदिनु भनेर देखाएर जाने गर्दछु